घर निर्माण गर्दा चाहिँ सबभन्दा पहिला जमिन हेर्नुपऱ्यो बाटो घाटोको सुविस्ता छ छैन हेर्नुपऱ्यो पानीको सुविस्ता फोहोर व्यवस्थापन छ छैन हेर्नुपऱ्यो र छर छिमेकी र गाउँ समाज कस्तो छ हेर्नुपऱ्यो यसरी घर बनाउन सुरु गरेपछि परिवारअनुसार कोठाहरू बनाउनु पऱ्यो पूजा घर भान्सा घर सुत्ने कोठा बैठक कोठा मूल ढोका झ्याल ढोकाहरू सबै हेरेर बनाउनु पऱ्यो